भारतका केही प्रसिद्ध नृत्य शैलीहरू शिव तण्डव भारत नाट्यम कत्थक कुचिपुडी भाङ्डा विहू लावनी मारुनी आदि हुन् भारतको प्रसिद्ध शास्त्रीय नर्तक उदय शङ्कर हुन्